हेलो हजुर के गर्नु हुँदैछ ए हजुर अन्त अहिले सबजीहरू के के रोप्दैछ हौ ए ए ह मकै छिप्पियो नि है अहिले त अहिले अब मकै भाँच्दैछ अन्त त्यहाँदेखिको धानको बिउहरू लाउँदैछ हजुर हजुर यता अहिले हाम्रोतिर त पानी पनि राम्रोसँग आएको छैन हजुर हजुर त्यही भएर चाहिँ अलिक धानहरूको बिउहरू लाउँदाखेरि पनि अलिकति साह्रो पर्दैछ पानी नभएर चाहिँ

हजुर अहिले चाहिँ अलिक ढुक्कै मकै चाहिँ राम्रोसँग सुक्यो हौ घामले हजुर त्यही त हजुर आउँछ होला हौ तर अझै त अलिक समय छ नि पानी पर्नु हजुर हजुर गुन्द्रुकहरू चाहिँ सागलाई चाहिँ टिप्यो अन्त त्यहाँदेखिको चाहिँ पानीमा अलिक उयो उसिनेको जस्तो गर्छ हो अन्त त्यहाँदेखिको चाहिँ त्यो कुटिकन राख्छ त्यो के पो भन्छ खाल्टा खनेर चाहिँ हो हाम्रोपट्टि त त्यसो गर्छ खाल्टा खनेर चाहिँ अन्त मज्जाले बन्द गरिदिन्छ हो त्यहाँदेखिको चाहिँ एक दुई दिन बादमा निकलेर चाहिँ सुकाएर काटिकन चाहिँ त्यसरी गर्छ हजुर साँचेर हजुर हाम्रोतिर चाहिँ बेसी नै हुन्छ कि त्यही कारण चाहिँ त्यो खाल्टाहरू खनिकन हाल्छ हौ मान्छेहरूले ह हुन्छ हुन्छ